अँ म चाहिँ तामाङ हो होइन अब म चाहिँ तामाङ ड्रेस लगाउँछु होइन अन्त चाहिँ अब तामाङ ड्रेस लगाउँछु टोपी हुन्छ तामाङ ड्रेस लगाउँदाखेरि टोपी पनि लगाउँछ होइन पाङ्देन बक्खुहरू पनि लगाउँछ तामाङहरूले त्यो बक्खुहरू चाहिँ उयो बेस प्राय लाउँदैन त बक्खुहरू चाहिँ बेसी चाहिँ भोटेहरूले लाउँछ होइन तर अब बक्खुहरू पनि लाउँछ हामीले तर बेसी चाहिँ लगाउँदैन